हेलो ए हजुर

ए हजुर

पठाउँछु कि हन कस्तो जग्गामा चाहिँ लानु हरे ए अलिक सेफ होला नि जग्गा त ए हजुर हजुर ए हजुर हजुर

ए हजुर

हजुर ए हजुर हुन्छ अन्त फिस चाहिँ कहिलेसम्म बुझाइसक्नु ए हुन्छ सर ए हुन्छ